हाम्रो बाग्राकोट ग्राममा अब पहिला पहिला कस्तो थियो भनेदेखि अब बाहिरबाट मात्रै बिहारीहरू मात्रै आएर होइन बिहारको बिहारीहरू मात्रै आएर यहाँको व्यवसायहरू चलाउने गर्थ्यो बिजनेस गर्थ्यो तर अहिले ग्रामीण भनौँ हाम्रो लोकल दाजुभाइ दिदीबहिनीहरूले नै यहाँको बिजनेसहरू चलाइरहेका छन् व्यवसाय चलाइरहेका छन् कसैकसैले कुखुराहरू बेच्छन् कसैले खसीको मासुहरू भयो मासु दोकानहरू चलाइरहेका छन् रासन दोकानहरू चलाइरहेका छन् सागसब्जीहरू चलाई सागसब्जीको बिजनेस गरिरहेका छन् र हाम्रो वरिपरि चाहिँ अहिले भनौँ त्यही नेपालीकै बेसी नै व्यवसायहरू चाहिँ नेपाली दाजुभाइ दिदीबहिनीकै बेसी दोकानदारीहरू भइरहेकै छ